हजुर भन्नुहोस् हजुर हो त हजुर हजुर हजुर भन्नुहोस् न हजुर हजुर प्रशान्त छेत्री हो तपाईँको नाम हजुर हजुर भन्नुहोस् न हजुर तपाईँले झार्नुओर्नु त भएको छैन नि पानीहरूतिर पनि हाल्नुभएको छैन ए हजुर के भयो होला के रा चल्नु चाहिँ राम्रै चल्छ हजुर तपाईँले आज त हुँदैन कि भोलि तपाईँले दोकानमा ल्याउनु ल्याएर चेक गर्नु सक्नुहुन्छ हो तपाईँको वारन्टी भइन्जेलसम्म तपाईँले चेक गर्नु सक्नुहुन्छ

हजुर हजुर हुन्छ हुन्छ तपाईँ आउनुहोस् न जतिसक्दो चाहिँ छिट्टै लिएर ल्यायो भने चाहिँ तपाईँले राम्रो हो ए हजुर हामीले त तपाईँलाई राम्रै दिएको हो अब हो अब तपाईँले अब खै तपाईँलाई चेक गरीओरी दिएको हामीले त हो

फेरि तपाईँले मन पराएको फोन हो अब ए हुन्छ तपाईँ आउनुहोस् न जहिले भ्याउनु हुन्छ तर चाँडो चाहिँ चाँडो आउनुहोस् जतिसक्दो हामी चेक गरिदिन्छौँ हुन्छ हजुर एक्सचेन्ज त हुन्छ तर तपाईँले जिएसटीहरू तिर्नुपर्छ